हेलो अविषेक क्लोथ स्टोरबाट बोल्नु भएको र मैले चाहिँ तपाईँहरूको क्लोथ क्लोथ स्टोरबाट चाहिँ हिजो लुगा किनेको थिएँ होइन अन्त त्यो लुगाकोचाहिँ टेक्सचर रङहरू चाहिँ एकदम राम्रो रहेछ रङ पनि हतपत नजाँदोरहेछ होइन लाउँदाखेरि पनि एकदमै कम्फोर्टेबल आफूलाई चाहिँ त्यो लगाएपछि नै एकदमै राम्रो कम्फोर्टेबल फिल हुँदोरहेछ त्यस कारणले चाहिँ तपाईँहरूले चाहिँ मार्केटमा यस्तो राम्रो लुगाहरू बेच्नु भयो भने हैन कस्टमरहरू पनि एकदमै तपाईँहरूकोमा आउनुहुन्छ र तपाईँहरूले नि यस्तो लुगाहरू चाहिँ धेरै मात्रामा राखिदिनुहोस् होला अन्त म मेरो साथीभाइहरूलाई पनि तपाईँको दोकानमा गएर किनदिने भनि भनिदिन्छु र तपाईँहरूको लुगा चाहिँ मलाई एकदमै मन पऱ्यो र त्यसको निम्ति म तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु